मलाई प्रेसर कुकर र खुल्ला भाँडा पकाएको खानामध्ये प्रेसर कुकरमा बनाएको खाना अत्ति नै मनपर्छ र खुल्ला भाँडामा पकाएको खाना पनि मनपर्छ तर प्रेसर कुकरमा पकाएको जत्तिको स्वाद लाग्दैन र खुल्ला भाँडामा पकाउँदाखेरि समय पनि लाग्छ प्रेसर कुकरमा भन्दा र स्वादको त झन् अलिकति फरकै हुन्छ किनभने प्रेसर कुकरमा समय सँगसँगै स्वाद पनि हुन्छ त्यसैले मलाई खुल्ला भाँडामा पकाएको खानाभन्दा प्रेसर कुकरमा पकाएको खाना औधी मनपर्छ र म सधैँ खुल्ला भाँडामा पकाएको खानाभन्दा पनि प्रेसर कुकरमा पकाएको खाना खाने गर्छु र स्वास्थ्यको लागि पनि राम्रो हो जस्तो लाग्छ प्रेसर कुकरमा पकाएको खाना र यसरी पकाएको खानामा औधी भिन्नता छ खाली भाँडामा विशेष ग्यासको पनि समस्या हुन्छ जस्तो लाग्छ र प्रेसर कुकरमा पकाएको खानामा ग्यासको पनि अलिकति खर्च कम्ती हुन्छ र स्वाद पनि हुन्छ